हेलो भाइ म मोहन बोलेको तपाईँहरूको होटेलमा केही राम्रा राम्रा खानेकुरा पाउँछ भनेर सुनेको थिएँ अनि म तपाईँहरूको होटेलमा अर्डर गर्न चाहन्छु मलाई विशेष त एउटा गुलियो प्रकारको चाहिएको छ अनि तपाईँको विशेष अब अर्को भएको हुन्छ दुधको दुधको तपाईँ जुलापी दुधको तपाईँ रसदाना अनि दुधको विभिन्न अरू दहीहरू चाहेको छु तपाईँ हामीलाई प्राप्त गर्न सक्नुहुन्छ तपाईँको होटेलमा विशेष हामीले केही अगाडिदेखि नै सोचिरहेको थियो अनि पहिला पनि हामीले तपाईँको होटलमा मेरो भाइको बिहे गर्न आएका थियौँ त्यहाँ नि तपाईँले विशेष हामीलाई असल असल खानेकुराहरू खुवाएर हामीलाई तपाईँले सन्तुष्ट पार्नु भएको थियो अब म यही चाहन्छु कि तपाईँले हामीलाई जब मेरो बिहेमा पनि तपाईँले असल असल दुधको खानेकुराहरू प्राप्त गर्नुहुन्छ भनेर आशा राखेको छु अनि केवल तपाईँले हामीलाई केही समय पछि यही नम्बरमा फोन गरेर तपाईँले हामीलाई अर्डर दिन सक्नुहुन्छ अनि के के लाग्छ कस्तो कस्तो लाग्छ विशेष तपाईँले हामीलाई जानकारी दिन सक्नुहुन्छ अनि विशेष त यो कुरा याद राख्नुहोस् हाम्रो जुन चाहिँ बिहेमा अब दुधको कार्यक्रमहरूमा सबै पाहुनाहरूले दुधको खानु हुने कारणले तपाईँले हामीलाई दुधको एकदम हामीलाई उपलब्ध गराइदिनुहोस् दुधको खानेकुराहरू उपलब्ध गराइदिनुहोस्